कुखुरालाई खुवाउने धेरै सामान्य प्रकारहरू छन् अनि तीहरू मध्ये अब मकैहरू खाछन् यो भटमासहरू त कुकुरालाई खानु दिएको त थाह छैन गहुँ खान्छन् अनि आटाहरू मुछेर दिन्छ अनि यो बजारबाट लिएको त्यो चारो हुन्छ त्यसले चारोहरूमा तातो भातहरू लगाएर मुछेर कुखुरालाई दिन सकिन्छ यो त्यो उसले गर्दाखेरि कुखुराहरूलाई दिनकै पौष्टिक हुन्छ मकैहरू पनि पिसेर मकै पिसेर त्यसको मसिनो चेक्लाहरू मसिनो कुखुराहरूलाई त्यसको बादमा त्यो ठुल ठुलो अलि दानाहरू रहेको हुन्छन् त्यो अलि ठुलो कुखुराहरूलाई दिइन्छन् अनि त्यो भुसहरू पनि त्यो मुछेर मुछेर त्यो भातहोरूसँग मिसाएर दिन सकिन्छ दिन सकिन्छन्